मेरो जीवनको महत्त्वपूर्ण पाठ भन्नाले चाहिँ अगमसिंह गिरीको कविता अतिथि अतिथि होइन धेरै दिनको बास छ केवल दुई दिनको भन्ने कविताले चाहिँ मलाई प्रभावित पारेको छन् यसबाट मैले जिउनुको अर्थहरू सिकेको छु र जीवनलाई केही गर्नेछु भन्ने उद्देश्य पनि राखेको छु